हेलो यहाँ सुन्नुहोस् न मैले अघि तपाईँलाई ऊ यो फोन नम्बर मैले यति यति नम्बरबाट मैले पिज्जा अर्डर गरेको थिएँ होइन पिज्जा अन्तखेरि यो चिकन स्टिक अन्तखेरि त्यो फ्राइड मोमो गरेर मैले अर्डर गरेको थिएँ तपाईँले र तपाईँले त मलाई अर्डर गरेको थिएँ होइन अन्त मैले गुगल पे गरिसकेको छु गुगल पे गरे गुगल पे गरेको छु र गुगल पे गर्दाखेरि चाहिँ

भन्छ घरि मालिकसँग बात मार्नुहोस् भन्छ र मैले तपाईँकै नम्बर पाएर चाहिँ मो तपाईँसँग बात मारेको के भयो भने प्रबलम भने चाहिँ मैले तपाईँकोबाट यति यति धेरै सामान मगाएको थिएँ झन्डै तिन चार हजारको तिन चार हजार भन्दाखेरि पनि कति भने चार हजार त होइन चार हजार चार हजार अँ समथिङ एकचालिस सय भनौँ न एकचालिस सय र त्यो एकचालिस सयको त्यत्रो खाना मगाएको थिएँ होइन ए त्यत्रो अब खाना त मैले मगाएँ मगाउनु त मगाउँदाखेरि चाहिँ के भयो भने मैले मगाएँ होइन खाना खाना मगाउँदाखेरि चाहिँ के भयो भने मैले सबै खाना तपाईँलाई मैले नन भेज मगाएँ बुझ्नुभयो नन भेज मगाएँ नन भेज मगाउँदा चाहिँ के भयो भने नन भेज मगाउँदा चाहिँ के भयो भने नन भेजमा चाहिँ हाम्रो साथीहरू जति पनि आउनु भएको थियो सबैजना साथी भाइहरूले साउन बारेको रहेछ बुझ्नुभयो साउन बारेको रहेछ उनीहरूले कोही के भन्छ लसुन नखाने कोही बाहिर पकाएको नखाने कोही के भन्छ अब खाँदै नखाने बाहिरै नखाने भनेर चाहिँ मैले चाहिँ यो चाहिँ पार्टी पार्टी भन्दा पनि अब एउटा अनसर्टन एउटा हुन्छ नि साथीहरू आउँदैछ भनेर चाहिँ मैले चाहिँ खाना मैले उनीहरूलाई अब आएको बेलामा कहाँ खाली पठाउनु त्यति देन एन्ड दियर म त त्यत्रो खानाहरू पकाउनु सक्दिनँ भनेर भन्दाखेरि चाहिँ मैले चाहिँ तपाईँहरूकोबाट अर्डर गरेँ होइन तपाईँहरूले खाना ल्याइदिनुभयो ल्याइदिनुभयो तर ल्याउँदाखेरि लेउ तपाईँहरूले ल्याउनुभन्दा अगाडि चाहिँ डेलिभर्ड त भएको छैन मेरो घरमा होइन तर मलाई झसङ्ग चाहिँ साथी भाइहरूलाई सोद्धाखेरि चाहिँ कोही पनि केही पनि नखाने भयो तर मैले चाहिँ तपाईँलाई गुगल पे चाहिँ गरिदिइसकेको छु त्यो खाना पनि तपाईँले मलाई डेलिभर नगरिदिनुहोस् होइन नगरिदिनुहोस् र चाहिँ तपाईँले त्यो जुन चाहिँ मैले तपाईँलाई अमाउन्ट पे गरेको छु नि त्यो अमाउन्ट चाहिँ मलाई दया गरी फिर्ता गरिदिनुहोस् कारण कारण त्यो एकचालिस सय भनेको चाहिँ एकचालिस सय भनेको एकदमै धेरै एमाउन्ट हो होइन धनीलाई पनि उसलाई पनि कम अमाउन्ट चाहिँ होइन बेसी नहोला तर एकदमै कम अमाउन्ट चाहिँ होइन र तपाईँले मैले जस्तो पाराले पे गरेको थिएँ किनभने तपाईँको खाना पनि डेलिभर्ड त भएको छैन नि त हामीले खो खोलेको पनि छैन होइन मतलब आयो आयो नन भेज भयो सबैजनाले नन भेज नखाने भयो अन्त हामीले त्यसलाई मतलब अब हामीले छोएनँ पनि समातेनँ पनि अन्त भाइ यो नन भेज हो भन्दा रिटर्न गरिदिएँ तर पैसा चाहिँ मलाई तपाईँले रिटर्न गरिदिनुहोस् जसरी हुन्छ भने भने पनि होइन बरु तपाईँले चाहिन्छ भने त्यसको डेलिभरी बोइको लागि कति पेट्रोल खर्च भएको छ त्यो तपाईँले राख्नु सक्नु हुनेछ होइन त्यो जुस जसको तपाईँहरूको फेर छ यहाँदेखि आउन्जेलसम्मको त्यो फेर छ त्यो त्यो फेर काटेर त्यो तपाईँको स्टाफको कति छ होइन कति उसको श्रम श्रम लागेको छ कति पेट्रोल लागेको छ कति टाइम कन्ज्युम गरेको छ त्यही हिसाबले काटेर तपाईँले मलाई पैसा चाहिँ फिर्ता गरिदिनुहोस् ए मानवताको हिसाबमा है म तपाईँलाई फेरि म या त तपाईँले मलाई त्यो पैसा त्यहीँ राखेर क्रेडिट दिनुहोस् होइन हामी टाइम टु टाइम आएर त्यस्लाई खाँदै जान सक्छौँ या चाहिँ तपाईँले मलाई जसरी हुन्छ त्यसरी गुगल पेमा कति सक्नुहुन्छ टेन पर्सेन्ट फिफ्टिन पर्सेन्ट काटेर त्यो चाहिँ मलाई रिटर्न गरिदिनुहोस् धन्यवाद